ओट अटोको ड्राइभर अङ्कल मेरोमा त पाँच सौ रुपियाँ छ अनि तपाईँलाई खुद्रा गर्नु मिल्छ खुद्रा छैन भने म घरमा गएर मेरोमा अहिले जी पे गुगल पेहरू पनि छैन अनि घरमा गएर जी पे गर्दाखेरि हुन्छ घरमा गएर गरिदिन्छु ल मेरोमा पाँच सौ रुपियाँ छ अहिले चाहिँ खुद्रा पैसा छैन अनि चाहिँ भन्नु भएको अनि घरमा गएर जी पेबाट हालिदिनु हुन्छ ल अङ्कल